मेरो समुदायमा होइन अझै पनि अभ्यासमा रहेको त्यो कृषि अभ्यासको बारेमा भन्दाखेरि चाहिँ मतलब जब यो क्वोइसन आयो त्यो फर्स्टमा मेरो मेरो थट्मा चाहिँ के आयो भन्दाखेरि एकदम असार पन्ध्रको त्यो मेरो गाउँमा जुन चलिरहने सालैपछि त्यो रमाइलो तस्विरहरू आयो क्या यो परम्परागत कृषि अभ्यास भन्नेबित्तिकै असार पन्ध्रको दिन है हामी चिउरा दही खाएर जुन चाहिँ धान रोप्ने हाम्रो परम्परा छ होइन त्यो चाहिँ अहिले पनि अहिलेसम्म पनि छ आभ्यासमा अनि

जुन चाहिँ त्यो हार्भेस्टको टाइममा हुन्छ होइन हार्भेस्टको टाइममा धानहरू काटेर मुठा मुठा बनाएर चाहिँ धान निकालेर जुन चाहिँ त्यो पराल मलाई थाहा छैन अहिलेसम्म पनि हुन चाहिँ त्यो किन गरेको भनेर तर गोरु दुईवटा गोरुलाई यसरी बाँधेर बिचमा बाँस हालेको हुन्छ दाइँ भन्छौँ त्यसलाई चाहिँ हामी बाँस हालेर गोरुलाई चाहिँ वरिपरि घुमाउँछ र गोरु त त्यहाँनिर चाहिँ वरिपरि चाहिँ के हुन्छ भनेदेखि पराल राखेको हुन्छ अन्त गोरुलाई चाहिँ वरिपरि प परालमा घुमाउँछ अनि त्यो पराल निकाल्दै निकाल्दै चाहिँ के गर्छन् भन्दाखेरि कुन्यु बनाउँछ परालको थाक थाक राखेर कुन्यु बनाउँछ अन्त त्यो परम्परा चाहिँ अझै पनि चलिरहेको छ हाम्रो समाजमा है त्यो दाइँ दाइँ खेल्ने अन्त दाइँको दिन चाहिँ सबैजना जत्ति जत्ति पनि होइन हामीहरूलाई धान रोप्दाखेरि सघाउन आएको मान्छे हुन्छ होइन तिनीहरूलाई सबैजनालाई अब भण्डारा दिन्छ अनि दाइँको राति चाहिँ सबैको त्यो घरमा चाहिँ भण्डारा हुन्छ जसको घरमा दाइँ छ त्यसको घरमा चाहिँ भण्डारा लाग्छ है त्यो परम्परा चाहिँ अहिलेसम्म पनि छ है